अब हाम्रो तामाङ संस् संस् संस्कृतिमा चाहिँ अब आफ्नो आफ्नो भेषभूषा हुन्छ अब हाम्रो भेषभूषा कपडामा चाहिँ अब टोपी लगाउनु पर्छ त्यहाँदेखि खेन्जा हुन्छ त्यहाँदेखि अन्त सुरुवाल लगाउनुपर्छ अन्त केटीहरूले चाहिँ अब ह हन्जुहरू हन्जु खेन्जा लगाएर चाहिँ अब पाङ्गदेनहरू पनि लगाउनु पर्छ त्यहाँदेखि अन्त डम्फु चाहिँ अब हाम्रो संस्कृतिक बाजा हो यस यसलाई बनाउँदाखेरि चाहिँ अब बाख्राको छालामा चाहिँ अन्त काठले चाहिँ मोहोरेर चाहिँ अन्त बाँसको यस्तो किला ठोकेर चाहिँ बनाएको हुन्छ अब हाम्रो जुनै पर्वमा पनि अब हामीले यो बाजा चाहिँ हाम्रो बजाउनै पर्छ हुनै पर्छ